औ अनिता हेर न मैले नि एउटा साडी फेरि किनेको थिएँ कि राम्रो मनपरेर किनेँ तर के गर्नु हेर न एकताल लगाएपछि त आम्मामामा झुम्रो जस्तो भुवा उठेर हेर न लगाउँदा लगाउँदै एकताल धोएको कलर गएर खलपत्रे के अरे दामी छ लानुहोस् लानुहोस् लानुहोस् भन्यो कि भरे ल्याउने भएँ महा रड्डी न रड्डी लुगा रहेछ हौ के दिनमा किनेछु हौ मेरो पैसै मात्र गयो यस्तो खाले लुगाहरू चाहिँ राम्ररी हेरेर किन्नुपर्ने रहेछ हेर्नु न म चाहिं फसिएँ नि हौ यो लुगामा त मेरो पैसै खेर गयो थाङ्ना जस्तो लुगा छ्या थोत्रे अब फ्याँक्न पनि माया लाग्छ लगाउन पनि मनै पर्न छोड्यो अब यो यतिकै फ्याँकिदिन्छु एकैखेप लगाएँ के चाहिँ गर्नु अब महा रड्डी खालको लुगाहरू चाहिँ हेरेर राम्ररी किन्नुपर्ने रहेछ त्यो हेर्नु त मैले राम्रो झलक्क हेर्दा दामी तर थोत्रे भुवा उठ्ने हो लगाउँदाखेरि पनि नमिल्ने मुजाहरू पनि मनैपरेन नि हौ अहिले त थेत्तेरीका के दिनमा किनेछु किनेछु नि हौ